हजुर जब म क्लास जब म बाह्रौँ कक्षामा पढ्थेँ त्यस समय हाम्रो एक गुरुबा उमेश गुरुबाले हामीलाई लगालगी आठ घन्टा अकाउन्टेन्सी अथवा लेखा शास्त्रको कक्षा गराउनुभएको थियो